अनलाइन सपिङको अनुभव भन्नुपर्दा चाहिँ अब जस्तो मैले फ्लिपकार्टबाट घरमा जलाउने बल्बहरू अब एलइडी बल्बहरू मगाएँ होइन अनलाइन मगाएँ एकदमै राम्रै आयो बल्बहरू राम्रो आएको छ एकदम त्यो त म त्यसलाई एकदमै ठिक लाग्यो र फ्लिपकार्टको एकदमै सर्भिस राम्रो लाग्यो अनि बादमा एमाजनबाट मैले एउटा म्युजिकल इन्स्ट्रुमेन्ट एउटा गिटार मगाएको थिएँ होइन यमाहाको त्यो पनि एकदमै राम्रो राम्रो आयो अन्त अब सुलभ मूल्यमा त्यसले गर्दाखेरि यो जति पनि मैले मगाएँ यो अब एकदमै राम्रै सामान पाएँ मैले त्यसले गर्दाखेरि अब अनलाइन सपिङ पनि मलाई राम्रै लाग्यो ठिकै लाग्यो